हेलो जोमेटो आएको हो ए हजुर मेरो चाहिँ यहाँनिर कालिम्पोङमा एउटा रेस्टुरेन्ट छ अन्त म चाहिँ ट्रेडिसनल फुडहरू मात्रै बनाउँदैछु अन्त तपाईँहरकोमा चाहिँ यदि ट्रेडिसनल फुडको चाहिँ अर्डर आउँछ भने चाहिँ तपाईँहरूले मलाई सम्पर्क हजुर हजुर सम्पर्क गर्न सक्नुहुन्छ हजुर म तपाईँहरूलाई भन्न सक्छु लिस्ट हजुर ट्रेडिसनल भन्नाले गुन्द्रुक गुन्द्रुकको अचार सुकुटी सिद्राको अचार मकैको भात ढिँडो अनि तामा पनि हुन्छ सब्जी तर त्यो चाहिँ सिजनल हुन्छ तामाको अचार पाउनुहुन्छ मेसो भन्ने हजुर हजुर नन भेज हो त कालो दाल पाउँछ हजुर हजुर एकदम यदि तपाईँहरकोमा ट्रेडिसनल फुडको अर्डर आए छ भने चाहिँ यो मेरो नम्बर राखिराख्नुहोस् हजुर सेभ गरेर हजुर मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ हुन्छ थ्याङ्क यू